चार जुन उन्नाइस सय सत्तहतर सोह्र मे उन्नाइस सय बहत्तर दुई जनवरी दुई हजार बाइस चौध अगस्ट दुई हजार बाह्र अठार अक्टोबर दुई हजार दस